हामीले दिनहुँ प्रयोग गर्ने समाजिक सञ्जालहरू चाहिँ फोनद्वारा इन्टरनेटद्वारा नै हुने गर्छ होइन अनि यस्तै एप्पहरू वाट्सएप फेसबुक इन्स्टाग्राम युट्युब यिनीहरू नै हामीलाई हाम्रो डेली लाइफ चलाउनमा धेरै मदद गरिरहेको छ होइन कसरी भन्दाखेरि चाहिँ अब पहिला पहिलाको जमानामा होइन जब यस्तो फोनहरू त आएकै थिएन त्यतीबेला हामीलाई हाम्रो आफन्तहरू कस्तो छ आफ्नै परिवारको सद सदस्य होइन जो चाहिँ बाइरतिर काम गर्छ कस्तो छ उनीहरूको हाल खबर केही पत्तो लाग्न नै सक्दैन थियो होइन चिठी पठाउनु पर्थ्यो त्यो चिठी कहिँले कति दिन बाद नै आउँथ्यो एक महिना जस्तो नै लाग्थ्यो होइन अन्त त्यस्तो हुँदाखेरि होइन हामी बुझ्नु नै सक्दैन थियो वार वार्तालापै गर्न सक्दैन थियो तर अहिले यो फोनहरू आएर हाम्रो टेक्नोलोजी एडभान्स हुँदैछ है यसकै थ्रु नै हामीले हाम्रो इष्टमित्रहरूसँग दिन डेली नै अब वार्तालाप गर्न सक्छ उनीहरूलाई आफ्नो हाल खबर सोध्न सक्छु है यसरी नै अब हामी घरमा बसेर हामीले आफ्नो सबै आफन्तहरूलाई सँग बोल्न पाइहरेको छौँ होइन उनीहरूको हालखबर सोध्न पाइहरेका छौँ एउटा मनमा शान्ति छ मान्छेको है अन्त यस्तै घरमै बसी बसी हामी न्युज पनि हेर्न सक्छौँ युट्युबद्वारा होइन सबै देशभरिको न्युज आउँछ युट्युबमा नै हामी घर बसीबसी हेर्न सक्छौँ सुन्न सक्छौँ कि हाम्रो के हुँदैछ वरिपरि भनेर अनि भल्ग बनाउनहरूले भल्ग बनाइहरेको छ रिल बनाउनेहरूले इन्स्टाग्रामा रिल्सहरू बनाइरहेको छ अनि यस्तै युट्युबहरूद्वारा पनि मान्छेले निक्कै नै कमाइरहेको छ तिनीहरूको यो पुरा कमाउने काम पनि भइरहेको छ होइन यस्तै सामाजिक सञ्जालहरूले चै धेरै नै मान्छेहरूलाई सहायता र मदद गरिरहेको छ अहिलेको हाम्रो जीवनमा जेनेरेसनमा होइन अनि मलाई चाहिँ एकदमै खुस किस्मत लाग्छ